हेलो हजुर भन्नुहोस् कस कसको लागि ड्रेस चाहिन्छ कस्तो खालको ड्रेस चाहिन्छ कस कसको लागि तपाईँको लागि

हजुर ए तपाईँलाई चाहिँ अनि भन्नुहोस् त भन्नुहोस् न हामी हामीहरूको यसमा त अहिले सबै लेटेस्ट कलेक्सन छ हो केटाहरूको लागि पनि छ नानीको लागि पनि छ अनि केटीहरूको लागि पनि छ हजुर सुज स्यानडल अनि ड्रेसमा पनि अर्कै अर्कै खालको स्कट भयो अनि फ्रकहरू ट्रेडिसनल ड्रेसहरू पनि सबै राखेको छ लेहेङ्गाहरू हामीहरूको त यसमा अब हेरी हेरी छ वन थाउजन टू थाउजन फिफ्टिन हन्ड्रेडहरूको छ त्योभन्दा कम्ती पनि हुन्छ वन थाउजन सेभेन हन्ड्रेड एट हन्ड्रेडको हुन्छ त्यो नानीको एज चाहिँ कति हो ए दुई सालको हो दुई सालको भन्दाखेरि त वन थाउजनसम्मको त दामी पाउनुहुन्छ तपाईँले हजुर छ अनि तपाईँको लागि चाहिँ ए हजुर छ त्यो पनि ट्वेन्टी फाइभ हन्ड्रेडहरू जस्तोमा दामी पाउँछ अनि बहिनीको लागि चाहिँ अहिले त अहिले त हामीहरूको सबै नयाँ छ हो पूजाको लागि अनि तपाईँ एकपल्ट यहाँ दोकान पनि आएर हेर्नु नि अनि तपाईँलाई एउटा आइडिया हुन्छ हजुर हुन्छ अरू के भन्छ केटाहरूको पनि हामीहरू यहाँ कपडा राख्छौँ तपाईँको हस्बेन्डको लागि चाहिँ कस्तो खाले कपडा चाहिन्छ हुन्छ आमाको लागि पनि साडीहरू छ तपाईँको आमाको लागि साडी अब कुर्तीहरू के लगाउनु हुन्छ हजुर छ अर्को त्यो अब यल्लो कलर भयो अनि ब्लू कलर भयो ग्रिन भयो त्यस्तो खालको पनि छ हजुर हजुर पाउँछ त्यो वन थाउजनभित्र पाउँछ तपाईँ एकपल्ट आउनुहोस् न दोकानमा अनि तपाईँलाई आइडिया हुन्छ हुन्छ बाई